मेरो एउटा महत्त्वपूर्ण निर्णय भनेको चाहिँ तपाईँको मेरो जब म एउटा एक्लो जिन्दगी जिइरहेको थिएँ है तब मलाई लाग्यो कि है मैले चाहिँ अब दैवी एउटा दाम्पत्ति एउटा वैवाहिक जिन्दगीमा बाँधिनु पर्छ भन्ने एउटा मैले एउटा जुन एउटा सोच एउटा बिचार राखेँ है तब मैले एउटा दुई हजार एक्काइसमा चाहिँ मैले विवाह गरेँ है विवाह गरेबापत चाहिँ मैले चाहिँ एउटा कस्तो जिन्दगी पाएँ भन्दा मैले एकदम एउटा राम्रो है एउटा मन्छेको एउटा मानव जीवनमा है मानव जिन्दगीमा एउटा हामीलाई पनि एउटा है आफ्नो जीवन साथीको खाँचो पर्छ भन्ने एउटा मैले अनुभव गरेँ है किनभने एउटा वैवाहिक जिन्दगी चाहिँ हामी मानव चोलाले चाहिँ गर्नै पर्ने रहेछ एउटा सहारा है मैले एउटा मेरो घरमा समस्या पनि थियो है एउटा आमा मात्रै हुनुहुन्थ्यो है आमा भएको कारणले गर्दाखेरि मैले एउटा धेरै असुविधाहरू झेल्नु परेको थियो त्यो भएर मैले अब दुई हजार एक्काइसमा चाहिँ मैले एउटा विवाह गरेँ है विवाह गरेबापत चाहिँ मैले अब त्योबारे चाहिँ कसलाई अब यो विषयमा चाहिँ कोसँग चाहिँ मैले अब निर्णय लिनु पर्ने हो भने मेरो एउटा आमा छ है आमासँग मैले एउटा महत्त्पूर्ण निर्णय लिएँ कि म चाहिँ अब बिहा बन्दनमा बाँध्ने भन्ने मैले एउटा आमासँग चाहिँ एउटा राम्रो सुझाव लिएँ र उहाँले सल्लाह पनि दिनुभयो है एकदिन बिहा गर्नै पर्छ

बिहा गरेपछि आफ्नो बाल बच्चा हुन्छ यसरी नै अब लाइफ चाहिँ चलाउनु पर्ने जस्तो लाग्यो है मन्छेले पैसा मात्रै कमाउनु है पैसा मात्रै कमाएर एउटा सुखी जिन्दगी हुन्छ भन्ने चाहिँ होइन रहेछ भन्ने मैले एउटा प्रमाण पाएँ है एउटा छोरा छोरी भएर एउटा जिन्दगी साधारण जिन्दगी जिउनु पनि एउटा मानवमा चाहिँ एकदम शान्ति रहेछ भन्ने मैले चाहिँ एउटा अनुभव गरेँ